कालिम्पोङ जिल्लामा चाहिँ धेरै नै पर्यटक आकर्षणहरू ठाउँहरू छन जसका लागि भन्नु हो भने लाभा गाउँ लोले गाउँ अनि डेलो जहाँनिर चाहिँ डेलोमा चाहिँ साइन्स सिटीहरू छ है घुम्ने पार्कहरू छ लाभामा गयो भने तपाईँको बर्ड स्यान्चुरि जङ्गल नेचरल हेबिटेसनहरू भएको छ लोले गाँउमा गयो भने तपाईँहरू वन जङ्गलको पऱ्य बन जङ्गलहरू हेर्दै जानु सक्नुहुन्छ अनि सुन्दरता वन जङ्गलको सुन्दरता यसको उपलब्धिहरू लिनु सक्नुहुन्छ